हेलो दाजु तपाईँ कहाँ हुनुहुन्छ हौ म अघि तपाईँलाई डेलो फाटकमा बोलाएको थिएँ म अलिक साथीहरूसँग पर चौध माइल फाटकमा पुगेको छु त्यहाँसम्म आइदिनुहोस् न ल्याउनु